भनौँ भन्दाखेरि चाहिँ है यो किसानहरूको बारेमा चाहिँ मलाई त्यस्तो आइडिया भएन किनकि हामी चाहिँ एउटा पाहाडी एरियाबाट बिलोङ गरेको कारणले गर्दाखेरी चाहिँ हामी चाहिँ हिलमा बसेको कारणले गर्दाखेरि चाहिँ है हाम्रोतिर चाहिँ त्यो खेतीपातीको भन्ने कुराहरू चाहिँ हुँदैन हाम्रोतिर नर्मल्ली भएको भन्ने कुराहरू अलैँचीको कुराहरू हुनेगर्छ र त्यस्तो खालको तपाईँको अदुवाहरू भयो यस्तो कुराहरू हुने गर्छ र यो किसानहरूको ऋण माफी कर्जहरू मुक्त गर्नु यो बारेमा चाहिँ मलाई यस्तो आइडिया भएन किनकि यो कुराहरू चाहिँ हामीले अहिलेसम्म हामी पढेको पनि छैन र यो किसानहरूको उनीहरूले गर्ने त्यो कुराहरू आज स्ट्रगल कतिवटा हुन्छ त्यो कुराहरू चाहिँ मलाई त्यस्तो आइडिया पनि भएन